खाना पकाउँदा ध्यान दिने कुराहरू यस प्रकार छन् सावधानीले गर्नुपर्छ सबसे पहिला ग्यास अन् अफ् गर्दाखेरि ध्यानले गर्नुपर्छ ग्यास अन् गरेपछि पहिला कराई बसालिन्छ र खानाहरू पकाउँदाखेरि जस्तै तर्तिपबाइ सामानहरू हाल्नुपर्छ तेल पहिला हालेर अनि सब्जीहरू ओइरेपछि हल्दी लास्टमा हाल्नु हुँदैन र नापेर हाल्नुपर्छ नापेर हालेन भने एकैचोटि धेरै पर्नसक्छ र खाना राम्रो हुँदैन यस्को लागि हामी सावधानी बन्नुपर्छ र खाना को कराईहरू भाँडाहरू गरम हुन्छ र हामीले त्यत्तिकै हातले नाङ्गो हातले पक्रिनु हुँदैन र त्यसलाई हामी कपडाको मदतले हामी पक्रिनुपर्छ र खाना बनाइसकेपछि ग्यासलाई राम्रोसित मार्नुपर्छ अनि खाना पाकिसकेपछि तल निकालेर पनि जहाँ त्यहीँ नराखेर केही माथि मिलाएर राख्नुपर्छ र नानीहरूदेखि खाना तातो खानाहरू टाडो राख्नुपर्छ